दाजु तपाईँको ट्राभल एजेन्सीमा दसजना जस्तो अट्ने जिप गाडी छ कि छैन होला है यदि छ भने चाहिँ दसजना जस्तो हाम्रो परिवार लाभा घुम्न जाऔँ यो बिस तारिक भनेर सोचेको थियौँ यदि छ कि छैन मलाई जानकारी गराइदिनुहोस् न ल